मलाई शीत कालको मौसम एकदमै राम्रो लाग्छ शीत कालमा लुगा फाटा लगाउनु राम्रोसित लगाउनु सकिन्छ ज्याकेटहरू स्वेटरहरू मजाले लगाएर आफ्नो फेसनेबल गर्न सकिन्छ फेसन गर्न सकिन्छ शीत कालमा शीत कालमा शीत कालमा प प पानी झरी नभएकोले गर्दाखेरि के हरे काहीँ घुम्नु जाँदाखेरि पनि असुविधा हुँदैन खानापिना राम्रोसित रुच्छ खानापिना जे खाए पनि पच्छ जस्तो बनाएर खाए पनि हुन्छ सुपहरू खानु राम्रो लाग्छ शीत कालमा तातो तातो खानु राम्रो लाग्छ शीत कालमा शीत कालमा बरफ पर्दाखेरि एकदम राम्रो रमाइलो हुन्छ बरफ स्नोफलले एकदम राम्रो हुन्छ हाम्रो यहाँ दार्जिलिङमा एकदम राम्रो मौसम हुन्छ शीत कालमा मान्छे टाढा टाढाबाट घुम्नुहरू घुम्नु आउँछन् सिज टुरिस्टको सिजन लाग्छ हामी यसरी घुम्छौँ शीत कालमा मलाई पनि राम्रो लाग्छ रहर लाग्छ एकदम राम्रो लाग्छ